हजुर मैले ओला बुक गरेको थिएँ तपाईँको नौ माइल जानुको लागि कमल कुटीदेखि नौ माइल जानुको लागि ओला बुक गरेको थिएँ अनि तपाईँको गाडी चाहिँ कहाँ आउँदैछ भनेर मैले जानकारी लिनको लागि कल गरेको थिएँ अनि मलाई अलिकति हतार पनि थियो अलिक छिटो आइदिनुभयो भने राम्रो उचित हुने थियो तपाईँ अहिले चाहिँ तपाईँको करेन्ट लोकेसन चाहिँ कहाँ हुनुहुन्छ त्यो चाहिँ बताइदिनुहोस् न अनि तपाईँलाई कति मिनेट चाहिँ लाग्छ यहाँ आउनु मलाई अलिक छिटो आइदिनुभयो भने चाहिँ तपाईँको करेन्ट लोकेसन चाहिँ कहाँ छ अहिले हुन्छ जति सक्दो हुन्छ पाँच मिनेट हुन्छ हुन्छ पाँच मिनेट म पर्खिन्छु जति सक्दो छिटो आइदिनुहोस् ल हुन्छ हुन्छ